ओए अमित हेलो सुन्दैछस् होइन अँ क्या अस्ति मैले जुत्ता किनेको थिएँ नि त्यो पुमाको अँ त्यो निमाकोबाट के हो अँ त्यो जुत्ता त दामी रहेछ त हौ अन्त आम्मा यति साह्रो लाइट हिँड्नु त्यस्तै कम्फोर्टेबल अँ नि स्निकर हौ अस्तिको त्यो अँ त्यो ब्ल्याक कलरको के हो कलर पनि एकदमै अब क्या ह्वाइट र उ यसको कन्ट्रास्ट दामी अन्त हिँड्नु पनि लाइट कम्फोर्टेबल लगाएर हिँडदाखेरि यति साह्रो मजा आउने स्मुथ हिँड्नु सुविधा तैँले पनि किन्छस् भने किन है दाम पनि एकदम किफायती दाममै पाएको त हो त्यो त सस्तो पाएको नि अन्त अँ अन्त कति स्स्तो पाएको लु भन त अँ सबैलाई भन्नु पर्छ है हाम्रो केटाहरूलाई पनि त्यस्तो भेराइटी आएको रहेछ नि त त्यहाँनिर त्यो भेराइटी आएको बेलामा अझै धेरै लिन पायो भने त अझै सुविधा अझै सस्तो पनि निकाल्न सकिन्छ अँ ल अँ राम्रो छ राम्रो अहिले बेलुका जाउँ न बरूभन्दा तलाई नि किनिहाल त्यो जुत्ता दामी छ जुत्ता बुझिस्